म स्क्रुड्राइभरको विषयमा विशेष सर्वप्रथम चाहिँ म पोजेटिभ कुरा लिएर आएको छु र स्क्रुड्राइभर जुन चलाउने चिज यस्तो चिज हो र आज हामीले जुनै स्क्रुड्राइभर चाहिँ आज हामीले चलाउँदाखेरि चाहिँ म यही भन्न चाहन्छु राम्रो किन्नु पर्छ हामीले राम्रो खालको कम्पनीको किन्न पर्छ किनभने त्यसले चाहिँ अलिक लामो समयसम्म चल्न पर्छ हामीले राम्रो खाल्को किन्न सक्यो भने चाहिँ राम्रोसँगले चल्छ साथै चलाउँदा पनि हामीलाई अलिकिति सुबिधा हुन्छ र यसको निम्ति चाहिँ आज हामीले कम्पनीमा धेरै धेरैवटा कम्पनीको स्क्रुड्राइभरहरू सामाग्रीहरू भेट्छौँ र हामीले याद गर्नुपर्छ तसर्थ म तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ स्क्रुड्राइभर किन्दाखेरि हामीले असल कम्पनीको किनौँ असल चिज किनौँ असल समय धेरै समयसम्म चलाउन सकौँ र असल त्यो हामीले जुन त्यसलाई जुन चाहिँ अब कस्दाखेरि जुन स्क्रु स्क्रुड्राबइभर हामी जब चलाउँदा प्रयोग गर्दाखेरि चाहिँ असलसँगले हामीले चलाउनु सक्यौँ भने चाहिँ एकदम त्यो कुरो राम्रोसँगले कसिन्छ कस्यो भने चाहिँ अब हामीलाई जस्तो एउटा गाडीको स्क्रु कसिँदा अब त्यो सानो सानो मेसिनहरूको पनि जुनै चिजको पनि हामीले त्यो स्क्रुड्राइभर जब युज गर्ने चिज हुन्छ अब काँटी ठुलो सानो पनि हुन्छ जुनै आ आफ्नो साइजको हुन्छ त्यो साइजलाई चाहिँ आज तपाईँ र मैले ध्यान गरेर जब हामी चलाउँछौ त्यो आफ्नो आफ्नो नम्बर अनुसार नम्बर अनुसार त्यो जब चलाउँछौ चलाएपछि आज हामीले त्यो कुरोलाई चाहिँ असलसँगले प्रयोग गर्न सक्छौँ अनि हामीले स्क्रुड्राइभरलाई आज म यो लाग्छ मैले जुन राम्रो खालको किनेर जो अहिलेसम्म चलाइरहेको छु स्क्रुड्राइभर आजसम्म मलाई त्यो जुन राम्रो कम्पनीको कारण किनेको कारणले गर्दाखेरि मैले राम्रैसँगले चलाउन सकिरहेछु म एकदम यसमा खुसी छु र असल पाएको कारण र अब म तपाईँहरूलाई पनि यही रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरूले पनि एउटा कम्पनी चिन्नुहोस् अनि किन्नुस् राम्रो किन्नुहोस् ठुलो पैसा लगाउनुहोस् र धेरै लामो समयसम्म तपाईँहरूले चलाउनुहोस् म यही तपाईँहरूलाई रिक्वेस्ट गर्दछु कारण आज हामीले जब राम्रो चिज किनेर राम्रो प्रयोग गर्न सक्छौँ हामी कसैको केही पनि काम गरिदिन्छौँ भने आज हामी कसैलाई खुसी पनि पार्न सक्छौँ जस्तै हाम्रा जति पनि दाजुभाइहरू ग्यारेजहरू खोलिकन काम गर्नुहुन्छ आज त्यहाँनिर तपाईँहरूले राम्रो चिज जब चलाउनु हुन्छ धेरै समयसम्म खप्ने छ धेरै समयसम्म हामीले त्यो स्क्रुड्राइभर काम गर्न सक्छौँ र मैले पनि जुन कार्य गरिरहेको समयदेखि आजसम्म मैले राम्रो चिज किनेको कारण मैले राम्रैसँगले चलाइरहेछु यसमा म खुसी छु र म खुसी हुनु नै आज तपाईँ हामी सबैजना देशवासी नै खुसी हुनु हो यसको निम्ति म तपाईँहरूलाई राम्रो चिज किन्नुहोस् म तपाईँहरूलाई प्लिज पनि भन्न चाहन्छु अनि पोजेटिभ लिनुहोस् तपाईँहरूले खुसी हुनु नै आज तपाईँ र म सबै कुरामा पोजेटिभ कुरा लिनु हो र अब म फेरि नेगेटिभ विषयमा पनि भन्न चाहँदैछु नेगेटिभ चाहिँ के हुन्छ भने चाहिँ जब हामी नराम्रो चिज किन्छौँ आज मन पनि पर्छ हामीलाई सस्तो दामको पाउँछ धेरै पाउँछ तर आज हामीले जब सस्तो दामको धेरै सामान पाउँछ तर अहिले धेरै चिज नै बिगारिपठाउँछ कारण त्यसले काम गर्नु सक्दैन बेसी समयसम्म हामीले काम गर्नै सक्दैनौँ जब हामी सस्तो चिज किन्छौँ सस्तो दामको स्क्रुड्राइभर पनि बजारमा बजारमा उपलब्ध छ जो एउटा नकली कम्पनीहरूले बनाएको हुनसक्छ त्यो देखि चाहिँ तपाईँ र म होसियारी बन्न पर्छ त्यो चाहिँ आज तपाईँलाई मेरो निम्ति चाहिँ आज तपाईँ र मेरो पैसा रुपियाँ पैसा बिग्रिनु नै समय पनि बिग्रिन्छ धेरै हामीले काम गर्नै सक्दैनौँ यसैकारण आज तपाईँ र हाम्रो निम्ति चाहिँ यो नेगेटिभ भन्ने कुरो पनि आज हामीले थाहा पाउन सक्छौँ र हामीले यो कुरो पनि थाहा पाउनै पर्छ आज हामीले जसरी पोजेटिभ कुरा हामीले लिन्छौँ र नेगेटिभ कुरो पनि हामी तपाईँ र मैले याद गर्नै पर्छ र यो नेगेटिभहरू चिज हुनदेखि चाहिँ हामीहरू होसियारी नै हुनपर्छ र हामी यो नेगेटिभ पनि हो ठिकै हो सस्तो दामको चिज पाउँछ र सस्तो दामकोले चाहिँ अब के भनौँ एउटा पखालो चलाउँछ भनेअनुसार आज तपाईँ र हाम्रो लाइफमा यो कुरो चाहिँ एकदमै भएर आइरहेको कुरो छ तपाईँ र हामीले याद गरौँ है नेगेटिभ कुरो म चाहिँ यही भन्न चाहन्छु हजुर